म मेरो छोराछोरीलाई ब्याङ्किङको क्षेत्रमा काम गरेको काम पाएको राम्रो लाग्छ किनभने राम्रो लाग्छ स्टान्डर हो गयो बस्यो अनि ब्याङ्ककै उयोहरू गऱ्यो सजिलो हो र अनि मलाई मनपर्ने चाहिँ त्येही केसियरको काम हो पैसा लेनदेन गर्ने त्यस्तो राम्रो लाग्छ उनीहरू विश्वासिलो पनि हुन्छन्